दाजु मैले अस्ति तपाईँको दोकानबाट चौमिन बर्गर मगाएको थिएँ मैले त्यो पाएँ तर अलिकति त्यो डेलिभर अलिक ढिलो भयो है मैले अलिक ढिलो पाएँ अरू त सबै ठिकै छ क्वालिटी पनि एकदम स्वादिष्ट छ है सबै राम्रै छ